हाम्रोमा चाहिँ होइन अब मुख्य पेशा चाहिँ खेतिबारीहरू हो होइन तर मान्छेहरूले चाहिँ त्याग्दैछ किनभने होमस्टेहरूले गर्दाखेरि होइन अब होमस्टेहरूमा चाहिँ अब बेसी पैसा हुन्छ अब त्यस्तो भनेर चाहिँ अब मान्छेहरूले चाहिँ त्यो खेतिबारीहरू गर्नु चाहिँ त्याग्दैछ